अब एउटा देशकै हेर्नुहोस् भारत देशको जति पनि कुनाहरूमा है छरिएर बसेका हामी नेपालीहरू छ अब उनीहरूलाई चाहिँ ल्याङ्ग्वेजको थ्रू नै हामीले चाहिँ आइडेन्टीफाई गर्न सक्छ ल्याङ्ग्वेज नै हाम्रो एउटा प्रमुख चिनारी हो कि यो ल्याङ्ग्वेज बोल्दाखेरि चाहिँ हामीलाई आइडेन्टीफाई गर्नुसक्छु कि यो चाहिँ नेपाली रहेछ भनेर है अन्त कुनै पनि अब कल्चरल आइडेन्टिटीमा नै त्यही हो कुनै पनि प्रोगामहरू आउँदाखेरि जब नेपली एउटा कल्चरल ड्रेस लगाएर नेपाली भाषा बोल्छ त्यतिखेर हामीलाई एकदम एकदम एक्ता महसुस हुन्छ कि संसारको कुनै पनि जग्गामा या भारतको कुनै पनि देशमा जग्गामा मान्छेहरू भारतीयहरू नेपालीहरू बसोबास गर्छन् अब उनीहरूलाई चाहिँ हामीले नेपाली भाषाबारे चिन्ने गर्दछौँ है